माछा मार्न जाँदाखेरिको चुनौती भन्दामा चाहिँ एउटा आउँछ तपाईँको हामी यता युपिएसले मार्छौँ है भएन फेरि यता हुकले पनि मार्छौँ र हुकले मार्न जाँदाखेरि चाहिँ कसै बेला खोलामा चिप्लिएर पसिजाने डर हुन्छ कसैलाई खोला बढेर आउने डर हुन्छ है र युपिएसले मार्दाखेरि चाहिँ युपिएस भारी बोकेर जानुपर्ने हुन्छ कसैलाई करेन्ट लागेर कति एक्सिडेन्ट पनि भएको सुन्छौँ है र त्यो अनुभवहरू पनि गरेको छौँ हामीले किनभने युपिएसबाट त करेन्ट नै जाने हो र अब पानी प पानी एकताल फेरि कसै बेला पानी पर्छ है पानी पर्दाखेरि चाहिँ हामीले केही माछा मार्न छोडेर है सबै सामानहरू बोकेर ओडारतिर गएर बसेर पनि हामीले त्यस्तो बसेर बसेका पनि छौंँ सामनाहरू भन्दाखेरि त्यही हो पानीहरू पर्दाखेरि सबै सामानहरू राखेर ओडारभित्र बसेका छौँ त्यसरी सामना गरेका छौँ